हेलो आशिष तिमी कहाँ छौ आम्मममम मैले त अहिलेदेखि तिमीलाई पर्खेको होइन कहिले आइपुग्छौ भन त अझै टाइम लाग्छ जाम छ ला हौ मैले पर्खेको त तिमीलाई आधा घन्टा जस्तो भइसकिसक्यो छिटो आऊ न हौ ढिलो भइसकिसक्यो ए अँ त्यही त मलाई फेरि कालिम्पोङ पुग्नुपर्ने छ पुगेर फेरि भरे फर्किनु पर्छ फेरि जाम हुन्छ बाटोमा अन्तखेरि मिटिङमा पनि पुग्नु पर्नेछ बेल्का जसरी भए पनि फर्किनु पर्नेछ नि त मेरो

आम्बो अहिलेदेखि त्यही कारण त बिहान तिमीलाई छिट्टो गर छिट्टो गर भनेको त अन्त

ला हौ के गर्नु हौ अब म पर्खिरहनु अहिलेसम्म ल जतिसक्दो छिटो आउने कोसिस गर ल ल म त्यही खाङरीमै छु ल त्यहीँ पर्खिरहेको छु तिमीलाई ल ल छिट्टो गरेर आउनु ल मलाई फोन गर ल आएर ल ल